उन्नाइस जनवरी उन्नाइस सय पैँतिस पाँच मार्च उन्नाइस सय तिस दुई अगस्त उन्नाइस सय छ्यासी चार जनवरी उन्नाइस सय पाँच एक्काइस जुलाई उन्नाइस सय चौवन